हजुर क यो कम्प्लेन चाहिँ मेरो खानाको लागि हो किनकि मेरो मैले खाना गरेको तिस मिनट भइसक्यो अनि मलाई डेलिभरी भएको छैन अनि एपमा चाहिँ सो गर्दैछ कि तिस मिनटभित्रमा डेलिभरी भएन भने चाहिँ नि फ्री खाना अनि म त वेट गरेको यहाँ फोर्टी नभए फोर्टी नभए फिफ्टी मिनट भइसक्यो खाना आएको पनि नि छैन अनि केही कलहरू पनि नि आएको छैन अनि त्यही म चाहन्छु कि किन चाहिँ मेरो खाना लेट भएको मैले पहिला पनि यो यो एपबाट अर्डर गरेको थिएँ त्यति बेला यस्तो भएन अनि अहिले चाहिँ तिस मिनटभन्दा पनि धेरै भइसक्यो चालिस पचास मिनट लेट भइसक्यो अनि त्यही कारण सोध्नुको लागि चाहिँ मैले कल गरेको अनि मलाई हतार पनि भइसकेको किन हो हतार भइसकेर मतलब खाना खाएर जानु पनि नि छ त्यसैले गर्दा चाहिँ यो कम्प्लेन चाहिँ छिटोभन्दा छिटो दिनुहोस् अनि छिटो एक्सन गर्नुहोस्